कुनै व्यवसायको निम्ति चाहिँ ठुलो रकमको जरूरत हुँदैन है अब हाम्रोमा हामी गाउँ घरमा बस्छौँ होइन हामीले साग सब्जीहरू उमारेर हामी त्यसलाई पनि बेचेर हामीले त्यसलाई बिजने बिजिनेस गर्न सक्छौँ है अब मेरो विचारमा चाहिँ लाग्छ कि त्यो बिजिनेस गर्नको निम्ति चाहिँ त्यो ठुलो पुँजी नै हुनु पर्छ भन्ने चाहिँ मेरो विचारमा चाहिँ जरूरी छैन हामीले त्यो दस पन्ध्र सय खर्च गरेर पनि हामीले बिजिनेसहरू चाहिँ हामीले गर्न सक्छौँ